अब हाम्रो गाउँको देवता मान्ने भनेको चाहिँ देवता अथवा भगवान् मान्ने भनेको चाहिँ हाम्रो हामी चाहिँ श्री कृष्ण प्रणामी सम्प्रदायको पऱ्यौँ हो त्यो गर्दाखेरि चाहिँ अब हामीले मेलाहरू हाम्रो पहिला हुनु त पहिलाको हेरी अहिले त कम्ती नै छ पहिला धेरैवटा मेलाहरू बाडिन्थ्यो जस्तै जन्माष्टमी फागु पूर्णिमा गोबर्धन पूजा यस्तै यस्तै पर्ने गर्थ्यो त्यतिबेलाको अब अग्रसर बाजे बजैहरूले जिजु बाजु जिजी जिजुहरूले चाहिँ मनाउँदै आएको चाहिँ त्यो मेलाहरू एकदमै थियो तर त्यो अहिले चाहिँ त्यो गरेको छैन र हाम्रो बिहान बेलुका निमित सेवा पूजा हुन्छ पाठ पूजा हुन्छ आरती हुन्छ त्यसमा अन्त प्रत्येक औँसी अथवा पूर्णेको हाम्रो प्रत्येक चतुर्दशीको तिथि पारेर चाहिँ हामीले आफ्नो एउटा मन्डली हाम्रो यो सङ्गठन छ यो मन्डलीमा हामीले त्यो आफ्नो आफ्नो भाग परिकारको एउटा मन्डली त्यहाँ गर्ने गर्छौँ भजन कीर्तनको साथसाथै आरती पाठपूजा सबै नै हुन्छ अनि मितक कथा यो जन्माष्टमीको ठिक अगाडि मिथक कथाहरू पनि हुन्छ त्यसमा राधा अष्टमी हुन्छ राखी राखीको पनि विशेषता यसमा एकदमै छ जस्तै राखीको दिन चाहिँ राखी पूर्णिमाको दिन चाहिँ देव देवचन्द्र जी महाराजको कथामा जोडिएको छ त्यसमा मलाई अलिकति अब थाहा भएन म किनभने अब यो हुन त थाहा हुनुपर्ने कुरा हो आफ्नो धर्म विषय लिएर विषय भित्र रहेर हो तर अब त्यस्तै कारणवस अब म मैले म मलाई कतिवटा थाहा हुँदैन त्यस्तो कुराहरू र जति जान्द जानेको छु मैले यहाँ भनिरहेको छु राधा अष्टमी मनाउँछौँ हामी गोबर्धनसँग जोडिएको छ हाम्रो यो पहिला पहिला धेरै मेलाहरू बाँडिएर गर्थ्यौँ हो अहिले चाहिँ अब त्यो छैन साधारण हामी अब प्रत्येक आइतबार हाम्रो भवनमा सत्सङ्ग भवनमा चाहिँ हामी त्यहाँ भेला भएर सत्सङ्ग कुराहरू त्यै धर्मभित्रको कुराहरू रहेर धर्म भित्रै रहेर त्यो कुराहरू हामी त्यहाँ गर्छौँ र त्यति नै हो मैले भन्नुपर्दाखेरि चाहिँ